कालिम्पोङमा कलेज हेऱ्यो भने कालिम्पोङ गभर्मेन्ट कलेज पाइन्छ त्यहाँ चाहिँ हामीले विभिन्न थुप्रै स्ट्रिमहरू पाउँछ जस्तै साइन्स आर्टस र कमर्स स्ट्रिम पाउँछ अनि म चाहिँ आर्टस् स्ट्रिम गर्दैछु ज्योग्राफी अनर्सबाट टी आर्टस् इस्ट्रिमभित्र पनि थुप्रो अनर्स हुन्छ जस्तै हिस्ट्री इङ्लिस पोलिटिकल साइन्स नेपाली अनर्सहरू हुन्छ हामीले त्यहाँनिर थुप्रै थुप्रै अनर्सहरू पनि पाइन्छ हामीले आफ्नो इच्छा तरिकाले अनर्सहरू या स्ट्रिम छान्दा हुन्छ साथै हाम्रा टे टिचर्सहरू पनि राम्रो पाइन्छन् राम्रो एडुकेट भएको टिचर्सहरूले हामीलाई राम्रो तरिकाले पढाउने गर्छन् हामीले त्यहाँनिर कलेजमा थुप्रो अरू चिजहरू पनि राम्रो कुरोहरू गर्न पाउँछन् यदि हामीले युनिभर्सिटी गर्नु पऱ्यो भने चाहिँ हामी बाहिरै जानु पर्नेछ